मेरो हिसाब मेरो भनाइमा चाहिँ संस्कृतिहरू चाहिँ आजकलको मान्छेहरूले बेसी मान्दैनन् बेसी मान्दैन भन्दा नि प्योर पाराले मान्दैन किनभने अहिले अहिले हाम्रो मान्छेहरूले संसार एकदमै डेभलप बनाइसकेको छ अनि जुन चाहिँ त्यो डेभलप बनाइसकेको संसारमा चाहिँ लाइक अब हाम्रो साइन्स हुन्थ्यो साइन्सबाट हाम्रो फोनहरू निक्लियो कम्प्युटर्सहरू निक्लियो अनि त्यो कम्प्युटर्सहरूबाट अरू चिजमा हाम्रो मान्छेहरूको बेसी ध्यान गयो अन्त त्यस्तो हुँदाखेरि मान्छेहरूले अब त्यस्तो संस्कृतिहरूमा बेसी मान्न थालेन अनि मान्छेहरू एकदमै बिजी हुनुथाल्यो अनि आफ्नो बाजे बोजूहरूलाई आफ्नो संस्कृतिको बारेमा सोध्नु कि त त्यसरी मनाउँ न भनेर मनाइ मनाउनु बिर्स्यो बिर्सिदै गएको छ नेपाली नेपाली मान्छेहरूले अनि अहिले पहिला हाम्रो बाजे बोजूहरूले त एकदमै मजाले एकदमै एकदमै राम्रो पाराले एकदमै प्योर पाराले मनाइ मनाउनु हुन्थ्यो तर अहिले चाहिँ मनाउँदैन अनि चाहिँ मान्छेहरू चाहिँ के भएको छ भन्दाखेरि मान्छेहरू चाहिँ एकदमै डेभलप भएर गएको छ अनि अहिले चाहिँ हामीहरूको मनाउँदैन अहिलेको युथहरूले चाहिँ के सोच्छ भनेदेखि चाहिँ तिनीहरू एकदमै बिजी भएर गएको छ मान्छेहरू बुढो बुढो मान्छेहरूलाई यो संंस्कृतिहरको बारेमा बेसी सोच्दैन सोद्धैन अनि संस्कृतिहरूमा बेसी उनीहरूले पत्याउनु पनि पत्याउँदैन पनि विश्वास पनि गर्दैन बेसी यो युथ आजकालको युथहरूले अन्त आजकलको युथहरूले बेसी त्यति अब ध्यानै दिँदैन अनि अब त्यस्तो हो उनीहरूले अब संस्कृतिहरू सोध्नु पर्दाखेरि आजकलको मान्छेलाई प्राय थाहा पनि हुँदैन के हो संस्कृति यसमा यो गर्दा त यस्तो गर्दा भनेर अन्त अब त्यो संस्कृति हराउँदै गएको छ है अनि पहिलातिर मान्छेहरूले दसैँतिर पनि आफ्नै ट्रेडिसनल लुगाहरू किन्थ्यो होइन आजकल त त्यस्तोहरू किन्दैन अनि दसैँहरू चाडबाडहरू पनि त्यति राम्ररी मनाउनु मनाउँदैन त्यस्तो उनीहरूले त अब याद पनि हुँदैन कसरी मनाउनु पर्ने हो आजकलको युथहरूलाई आजकलको युथहरूलाई अब त्यस्तो सम्झिरहनु सोचिरहनु उनीहरूकोमा टाइम हुँदैन टाइम नभएर अब उनीहरूलाई अब टाइम नभएपछि उनीहरूलाई अब मनाउनुहरू सायद अल्छिहरू लाग्छ होला अनि पहिला पहिला जस्तो बाजे बोजू हाम्रो बाजे बोजू है हाम्रा बाजे बोजू पहिला पहिलाको अब पहिला पहिलाको चाडबाडहरू एकदमै राम्रो हुन्थ्यो र आजकल त त्यति राम्रो हुँदैन जस्तै अब चाडबाडहरूमा कति चाहिँ संस्कृतिहरूमा रहेको छ जस्तै अब बस्तीतिर अब यसो अब जहाँतिर चाहिँ अब ब्याकवार्ड प्लेसहरू छ जस्तै यता बजारतिर होइन बस्ती गाउँहरूतिर त मान्छ होला त्यहाँनिर बाजेबोजूहरूले सिकाएको हुन्छ उनीहरूले फोलो पनि गरेको हुन्छ बाजेबोजहरू एकदमै स्ट्रिक्ट एकदमै कडा हुनुहुन्थ्यो हुनुहुन्छ नेचरली त्यतातिर भिलेजतिर अन्त उनीहरूले कडाकडी गरेर सिकाउनु हुन्छ जस्तै अब म अहिले यहाँनिर बजार बजार ठाउँमा बस्छु अनि बजार ठाउँमा बस्दाखेरि यहाँतिर त्यति मजाले मान्दैन होइन उता गाउँ हाम्रो बस्ती कि त गाउँमा हाम्रो त्यहाँनिर के के गरिन्छ भन्दा संस्कृतिलाई फोलो गर्दै आएर हाम्रो पूजाहरू कसरी मनाउँछ भन्दाखेरि दुर्गा पूजाहरू मनाउँछ होइन अनि दसैँहरू मजाले मनाउँछ टिका लगाउँछ पिङ बनाउँछ पिङ बनाएर गीत बना बजाउँछ अनि आफन्तहरूको गएर टिकाहरू लगाउँछ अनि यो यस्तो संस्कृति चाडबाडमा चाहिँ अलिक भएको छ तर त्यस्तो पहिलाहरूको जस्तो चाहिँ मनाइँदैन संस्कृतिहरू चाहिँ मासिँदै गएको छ